हजुर तपाईँ दिवस मुखिया बोल्नुभएको हो हजुर तपाईँ त्यो हाउस रेन्टको लागि उयो गर्नुहुन्छ हजुर मलाई पनि एउटा हाउस चाहिएको थियो रेन्टको लागि कि अन्त त्यही भएर मैले तपाईँलाई फोन गरेको थिएँ हजुर मलाई चाहिँ एउटा रुम र किचन अनि टोइलेट बाथरुम भयो भने भइहाल्छ हजुर म चाहिँ यो जलपाइगढी साइड कहीँ पनि भयो भने भइहाल्छ हजुर हजुर एउटा बेडरुम किचन अन्त टोइलेट बाथरुम भयो भने चाहिँ भइहाल्छ ठिकैको त्यस्तो ठुलो पनि होइन ठिकैको हजुर म चाहिँ यहाँ सामसिङबाट बोलेको कि अनि हजुर मलाई चाहिँ हजुर मलाई चाहिँ होइन यो सामसिङ यो अलिक अप्ठ्यारो भयो कि यहाँ बस्नु अन्त मलाई चाहिँ हाउस चाहिएको थियो रेन्टमा अब त्यो रुमहरू पाउँछ तपाईँले गर्नुहुन्छ भनेर मैले सुनेको थिएँ कि अन्त कसैकोबाट नम्बर लिएर चाहिँ मैले तपाईँलाई कल गरेको नि ए होइन रुम रेन्टहरू चाहिँ कति हजुर मलाई चाहिँ यो यो पन्ध्र दस दिन दस पन्ध्र दिनमै चाहिहालेको थियो कि अनि रुम रेन्टहरू चाहिँ कसरी हो त्यो तपाईँलाई थाहा छ भने अलिकति भनिदिनुहोस् न

हजुर ए हजुर मलाई त्यस्तो फ्यान्सी रुम त्यस्तो उयो नि होइन कि अलिक ठिकैको अब बस्ने लायककै छ भने नि भइहाल्छ हुन् हुन्छ त्यो फिक्स भएर मलाई कल गर्नुहोस् न है हुन्छ हुन्छ थ्याङ्क यू हुन्छ